हाम्रोतिर चाहिँ के धर्म चाहिँ प्रचलित छ भने चाहिँ प्रमुख यतातिर चाहिँ हिन्दू धर्म होइन अनि क्रिस्टेन बुद्धिस्टहरू चाहिँ छन् होइन हाम्रोतिर अनि प्रायः उयो मुसलमानहरू पनि मुस्लिमहरू पनि पाइन्छ

र प्रायः चाहिँ जति सक्दो चाहिँ अब बेसी भनौँ भने चाहिँ यतातिर चाहिँ यहाँ चाहिँ मैले चाहिँ अब देखेको भरिमा होइन हिन्दू नै ज्यादा छ अनि त्यस पछि चाहिँ क्रिस्टियनहरू आउँछ अनि त्यहाँदेखि मुस्लिमहरू पनि प्रायः आजकल त मुस्लिमहरू पनि यतातिर फैलिएको छ अनि चाहिँ अनि चाहिँ क्षेत्रको कुन क्षेत्रमा कुन सम् समुदायको बसोबासा पाईन्छ यस क्षेत्रमा चाहिँ प्रायः मुसल सबै नै पाइन्छ प्रायः र अनि यहाँ चाहिँ प्रायः गुम्बाहरू पनि छन् चर्चहरू पनि छन् सबै धर्मको अब एकै मतलब सबैतिर यतातिर फैलिएको छ होइन

तपाईँको क्षेत्रमा प्रचलित प्रमुख धर्महरू के के हुन् यहाँ चाहिँ प्रायः अब हिन्दूहरू नै छन् अनि प्रायः मन्दिरहरू पनि छन् यतातिर अनि त्यहाँदेखि चाहिँ ख्रिष्ट बुद्धिष्ट क्रिस्टियन अनि मुस्लिमहरू पनि आउँछन्

यस क्षेत्रको कुन चाहिँ आउँछ अहिले त प्रायः सबैको नै बसोबासा छन् अनि हाम्रो क्षेत्र चाहिँ सबै अब स सबैलाई अब सामान्य गरेर नै राखिएको छ होइन कसैलाई अब यो यो धर्म यो यो धर्म यो यस्तो टाइपको कसैलाई भेदभाव गर्दैनन् अनि त्यसरी नै यस्तै